हेलो मैले चाहिँ एकदमै एक्साइटेडसँग खाना पर्खिरहेको छु र यो खाना नि आउन एकदमै ढिलो भइरहेको छ किनभने म यहाँ एप खोलेर बसिरहेको छु र एपमा देखाएअनुसार चाहिँ यहाँनेरि खाना डेलिभर भइसकेको भइसक्नु पर्ने यति बेरसम्ममा टाइम देखाएको छ तर यति बेरसम्म खाना आइपुगेको छैन कति बेलासम्म चाहिँ खाना आइपुग्छ होला मलाई भनिदिनुहोस् न एकपल्ट